औ बहिनी सुन न म मैले मार्केटमा एउटा दोकान भेटेँ कि त्यहाँनिर चाहिँ कुर्तै कुर्ता राखेको थियो मैले त्यहाँबाट एउटा दुइटा जस्तो कुर्ता किनेको थिएँ सिम्पल सिम्पल म त सिम्पललै लाउँछु हो अनि मैले किनेको थिएँ पुरा राम्रो लाग्यो मलाई त अनि तिमीलाई भनेको तिमीले पनि कुर्ताहरू लगाउँछौ त्यहीबाट किन्नु नि ल त्यहाँ पुरा राम्रो राम्रो कुर्ताहरू पाउँदोरहेछ